हेलो हजुर भन्नुहोस् हजुर हो त दार्जिलिङ ट्राभेलिङ एजेन्सीबाटै हजुर कस्तो तपाईँको कस्तो कति छ डिमान्डमा है हजुर हजुर ए हजुर तपाईँको अब दुईवटा तिनवटा प्याकेज हुन्छ हो अब कुनै कतिवटा पोइन्टमा तपाईँको अब सातवटा पोइन्ट हुन्छ त्यसको अलग्गै दाम पर्छ तपाईँको कतिवटामा तिनवटा मात्रै पोइन्ट हुन्छ त्यस्तो अहिले हेरी हेरी छ तपाईँले अब भन्नुभएको तपाईँले प्याकेज मात्रै अब बेसी पर्दैन पन्ध्र सौहरूमा भइहाल्छ तपाईँको पन्ध्र सौ चाहिँ इन्डियन करेन्सी हो फेरि नेपाल करेन्सी चाहिँ होइन तिनवटा हजुर अहिले भर्खरै तिनवटाकै त भनेको मैले तपाईँलाई अब पन्ध्र सौको अनि सतवटाको तपाईँको डल्लै गरेर के के आउँछ तपाईँको सातवटा भन्यो भने इलेक्ट्री सेन्टर ह्याप्पी भेली बतासे रक गार्डन अन्त तपाईँको घुम मोनेस्ट्री बतासे लुप अन्त तपाईँको यता अर्को यता दार्जिलिङ जो अन्त त्यो टाइगर हिल अर्को प्याकेजमा आउँछ तपाईँको यो चाहिँ अब हुन्छ सातवटा अब सुन्नुहोस् न सातवटाको चाहिँ तपाईँको कति तपाईँको पच्चिस सौहरू पर्छ तर गाडी भाडा तपाईँको अलिकति एक्स्ट्रा लाग्नुसक्छ अब त्यसमा चाहिँ हजुर अब तपाईँको पच्चिस सौ मैले तपाईँलाई भनेँ भने यसमा परिगयो भने तपाईँको एक्स्ट्रा त्यो माथि जानु अलिक पऱ्यो भने अब ड्राइभरलाई पाँच सौ रुपियाँहरू दिनु पर्नसक्छ ति तिन हजार चाहिँ तपाईँको पर्छै पर्छ तपाईँको एक त तपाईँलाई अब एक त सबै कुरा एकदमै पक्कै चाहिएको छ भने त्यो झमेला चाहिएको छैन भने त्यस्तो हुन्छ हजुर ए होइन होइन त्यस्तो हुँदैन हाम्रो एकदम पक्का एजेन्सी एकदम राम्रो छ रिभ्यु सबैले अरू त्यो हाम्रो साइटमा पनि हेर्न सक्नुहुन्छ कि हाम्रो त्यस्तो सर्विस राम्रो छ हाम्रो ड्राइभरहरू पनि आफ्नै चिनोजानो एकदम क्लोज मान्छेहरू हुन्छ हो भरोसाकै मान्छेहरू अनि मलाई प्रब्लम हजुर हजुर मसँग त तपाईँहरू अब त्यो ट्रिपमा आउनुभएपछि त तपाईँहरू त्यो ट्रिप होउन्जेल नै मेरो एकदम टचमै हुन्छ फोन त ए हुन्छ हुन्छ नसुर्त होइन हामीले त्यस्तो ड्राइभरहरू एकदम हेरेर राखेको छौँ त्यस्तो खालको छैन सबै राम्रो छ बेस्ट छ नि त अन्त सबै राम्रो काम गर्नेहरू यही राख्छौँ सबै बुढ्यौली खालकेहरू छ ड्राइभिङ पनि उनीहरूले फ्यामिलीसँग आफ्नै फ्यामिलीसँग गरेको जस्तो गर्छ होइन तपाईँको हाम्रो त मेन त अब एजेन्सी त ट्रान्सपोर्टमा गर्छ तर अब तपाईँलाई होटलहरू गरिदिनु होटलमै खानाहरू भन्यो भने त्यो पनि गरिदिनु त मिलाउनु त सकिहाल्छ हामी मिलाउन त सकिहाल्छ मिलाइदिन्छौँ हुन्छ हुन्छ हवस् धन्यवाद हुन्छ